हेलो तपाईँलाई तपाईँलाई जुत्ताहरू चाहिएको छ जुत्ता चप्पलहरू हजुर यहाँ दसैँको अफर दसैँको अफर यहाँ थर्टी पर्सेन्ट डिस्काउन्ट छ तपाईँ तपाईँले हेर्नु सक्नुहुन्छ भन्नु सक्नुहुन्छ एडिडासको भयो एउटा स्पोर्ट्स कम्पनी छ अन्त एउटा अन्त अरू पनि थुप्रै छ डिस्काउन्टै तपाईँको थर्टी पर्सेन्ट डिस्काउन्ट छ हजुर हजुर नाइकीको तपाईँको अहिले दसैँको अफर थर्टी पर्सेन्ट अफ भएर तपाईँको अहिले दुई हजार छ हजुर यहाँ अफर यहाँ थर्टी पर्सेन्ट डिस्काउन्ट नभएको भए चाहिँ पच्चिस सयहरू थियो अन्त डिस्काउन्टले चाहिँ यहाँ दुई हजार भएको छ दसैँको हजुर हजुर यहाँ उयो हजुर होइन न्या यो अरिजिनल हो कि त्यहाँ चाहिँ डुप्लिकेट होला फिफ्टी सिक्स्टीहरू तर यहाँ अरिजिनल हो कि त्यही कारणले गर्दा चाहिँ यहाँ थर्टी पर्सेन्ट डिस्काउन्ट दिँदैछ तपाईँ लानुहोस् नत्र भने तपाईँ अहिले अफर चल्दैछ त्यही भएर चाहिँ